हजुर हाम्रो कलमा पानी आउँछ मेरो हाम्रो मात्रै चाहिँ नभएर गाउँमा सबै अहिले वर्ल्ड भिजन प्रकल्पले पहिला यहाँ पानीको व्यवस्था गऱ्यो जसले गर्दाखेरि कम से कम ढेड सय दुई सय घरलाई पहिलो चरणमा पानी है दिने काम भयो अहिले त्यो देखेर सबै क्षेत्रहरूमा बाग्रोकोटको आठ दस जगा जगा दस दस हजार उठाएर सबैले एउटा शुद्ध विशुद्ध पिउने पानीको व्यवस्था गर गरेका छन् पहिला यो थिएन बाग्राकोट पानीको निम्ति एकदमै धाउ धाउ अवस्था थियो आज भन्दा दस बाह्र वर्ष अघाडि त्यो स्थितिमा बाग्राकोट थियो घैला लिएर साइकलमा गोदामबाट कहाँ धेरै टाडाबाट ट्युब वेलहरूबाट झन्डै पाँच सय मिटर हजार मिटरबाट पानी ल्याउनु पर्ने काँधमा बोकेर यस्तो स्थिति थियो भने अहिले आएर यो पानीको समस्या एकदमै समाधान भएको छ त्यसले गर्दाखेरि अहिले बाग्राकोटमा विशुद्ध पिउने पानी एकदमै राम्रो भएको छ यसले धेरै जनमानसमा एकदम सुविधा प्राप्त गराएको छ